हामीहरू भाइबैनीहरू छौँ छन् चाहिँ मतलब हामीहरू अहिले तिन बहिनी छौँ तर तिन बहिनीमा मतलब ठिकै छौँ हामीहरू मि मिलिन्छ र पहिलाको जस्तो सानो पनि सानोको जस्तो त पहिला त एकैठाउँ बसेको जस्तो त हुँदैन अहिले त्यो त्यतिखेर त मिलिन्थ्यो पनि अलग्गै थियो त्यतिखेर बचपनको कुरा त अलग्गै थियो तर अहिले चाहिँ हामीहरू कहिले कहिले भेट हुन्छौँ पहिलाको जस्तो मतलब रेगुलर भेट भेट हुँदैनौँ तर भे बल्ला भेट्दा चाहिँ बहुतै खुसी हुन्छ आनन्द हुन्छौँ तर उनीहरूको चाहिँ उनीहरूको चाहिँ खानापिना उहाँ उहाँ दिदी बहिनीको खानापिना र कपडा लगाइहरू चाहिँ अलिकति मेरो र उनीहरूको चाहिँ अलिकति मिल्दैन किनकि उनीहरू चाहिँ अलिकति खानापिनामा अलिकति त्यस्तै खान्छ क्याउ त मतलब अलिक मतलब भन्छ नि के रे ग्रेबी एकदम मस मसालादार मतलब ननभेजहरू खान्छ ननभेजहरू जस्तो त्यस्तोमा इन्ट्रेस्ट छ उनीहरू अरू कपडा पनि टडक झडक लगाउनेमा अलिकति यिनीहरू मतलब त्यस्तो खालका छन् मेरो बहिनीहरू मन चाहिँ मिल्छ हामीहरूको चाहिँ मन चाहिँ तर उनीहरू चाहिँ मतलब त्यस्तै बाहिर घुर्नुमा त्यस्तोमा त्यस्तोमा खुब छन् तर म चाहिँ अलिकति सिम्पल छु खादाप खानुलाई पनि म भेज भेज छ मेरो भेज छ खान खानापिना अरू बस्नेमा पनि म सिम्पल साधारण साधारण साथमा बस्छु अरू त्यस्तै अरू घुर्नुमा पनि त्यत्तिसाह्रो मतलब घुर्नेमा मतलब यस्तै मतलब प्रकृति जग्गाहरू छ नि त्यस्तैमै घुर्नु राम्रो लाग्छ उनीहरू चाहिँ घुर्छन् जस्तै टाउनहरू जस्तो त्यस्तो कता कता महलहरूमा जस्तो तर मलाई चाहिँ अहिले चाहिँ महलहरू त्यस्तो त्यस्तो चाहिँ पसन्द लाग्दैन मतलब सानतिनो जस्तो प्राकृतिक जग्गा हुन्छ जस्तो जहाँनिर नेचरलहरू छ त्यस्तो त्यस्तोमा चाहिँ राम्रो लाग्छ र हामीहरू भाइबहिनीमा चाहिँ त्यस त्यति नै छ डिफरेन्ट छ अरू अरू एकजना एकजना बहिनी पनि सायद त्यो पनि अलिकति सिम्पलै छ अलिकति म म जस्तै छ तर हामी तर उ चाहिँ दुईपट्टि नै खालको छ क्वालिटी क्या त उतापट्टि नि हुने त्यस्तो खालको छ अरू अरू के के भन्नु